म त्यो बागवानीमा चाहिँ म जस्तै काँटा भयो होइन काँटा चाहिँ अब बारी खन्नुको लागि अनि त्यसमा रम्बाहरू चलाउँछु रम्बा चाहिँ अब बार बार्नुको लागि बार बार्नुको लागि चाहिँ अब बाँस चाहिन्छ होइन बाँस काट्नुको लागि खुकुरी चाइयो हैन खुकुरी चाहियो अन्त त्यसलाई खुकुरी त्यहाँदेखि अब फुल रोप्नुको लागि बेड बनाउनुको लागि फरुवा चाहियो हो अन्त त्यहाँदेखि चाहिँ अब त्यसमा जब फुल हामीले रोपिसक्छ रोप्दाखेरि अब हामीले मलहरू चाहियो होइन गाईको मलहरू लगाएर हामीले अब बिरुवाहरू लगाउँछ बिरुवाहरू लगाइसके पछि अब हामीलाई पानीले भिजाउनु पऱ्यो होइन भिजाउनुको लागि अब हामीलाई झिन्झिरी बम् चाहिन्छ होइन अन्त त्यसमा अब पाइपहरू पनि चाहियो पानी ल्याएर लगाउनुको लागि होइन अन्त त्यसमा त्यहाँदेखि चाहिँ त्यसमा त्यो चिजहरू चाहिन्छ बाँसहरू भएर चाहिँ वरिपरि बार्नु पऱ्यो होइन अन्त अन्त म चाहिँ अब त्यो सामानहरू युज गर्छु होइन त्यहाँ युज गरेर त्यो फुलहरू अब म चाहिँ अब त्यसरी स्याहार्छु त्यसो गर्छु